अङ्कल तपाईँकोबाट मैले हिजो एउटा हेयर जेल लिएको थिएँ र त्यो हेयर जेल चाहिँ एकदमै राम्रो थिएन मैले दुईपल्ट युज गरिसकेँ दुईपल्ट फर्स्टपालि चाहिँ मेरो कपाल यस्तो डेन्जर झऱ्यो र मैले आफूले पनि युज गरेर मेरो बहिनीले पनि युज गरेको थियो तर त्यो हेयर जेल एउटा राम्रो थिएन र त्यसले गर्दा मेरो कपाल धेरै झऱ्यो तपाईँ आइन्दादेखि यस्तो हेयर जेलहरू चाहिँ ऊ यो नगर्नुहोस् बिक्री नगर्नुहोस् र मलाई यो हेयर जेल रिटर्न गर्दिनुहोस् मलाई मेरो पैसा चाहियो